मलाई मन पर्ने बाइकहरू त धेरै छ र मलाई मन पर्ने बाइकहरूको नाम चाहिँ रोयल इनफिल्डको मेटियोर सिक्स फिफ्टी रोयल इनफिल्ड हिमालयन रोयल इनफिल्डको कन्टिनेन्टल जिटी र इन्टरसेप्टर सिक्स फिफ्टी मलाई मन पर्छ है अनि मलाई हार्ली डेभिड्सनको बाइकहरू पनि मन पर्छ ट्राइम्पको बाइकहरू पनि मन पर्छ र भर्खरै मात्र इन्डियामा ट्राइम्पले बाइक लन्च गरेको छ हार्ली डेभिड्सनले पनि इन्डियामा भर्खरै लन्च गरेको छ बाइक अनि मेरोमा चाहिँ बाइक रोयल इनफिल्डको हिमालयन छ अनि ट्राभल गर्दा एकदम सुविधायक हुने बाइक चाहिँ मलाई रोयल इनफिल्ड क्लासिक थ्री फिफ्टी रोयल इनफिल्ड हिमालयन लाग्छ किनभने यसमा बस्ने जुन चाहिँ पोसचर छ त्यो एकदम आरामदायक छ र लामो सफर गर्दाखेरि शरीरमा पेन कम्ती हुने गर्दछ अरू बाइक हेरी र मलाई लामो सफरको लागि म चाहिँ यही बाइकहरू सजेस्ट गर्नेछु रोयल इनफिल्ड हिमालयन र रोयल इनफिल्ड क्लासिक थ्री फिफ्टी